हाम्रो गाउँमा एउटा भेटनेरी डाक्टर त छ तल हाम्रो घरदेखि आधी घन्टाजस्तो टाढोमा छ अन्त उसले कस्तो न कस्तो अब कस्तो बिमार जाती हुन्छ भन्नु अब उसले कस्तो बिमार पनि जाती पार्नु सक्दैन अहिलेसम्म जतिवटा गाई सुँगुर बिमार बाख्रा सुङ्गुर बिमार भएर ऊ आएको थियो हेर्नु इन्जेक्सन चाहिँ हाल्थ्यो विचराहरूको पिँधमा कतिवटा इन्जेक्सन हान्थ्यो हान्थ्यो हप्तामा तर विचराहरू एउटा बाँचेन उसले एउटा जाती पार्नु सकेन एउटा बाँचेन हाम्रो घरमै हामीले कति तिन चारखेप ल्यायौँ होला भेटनेरीलाई विचरा उसले इन्जेक्सन हानिहिँड्दैथ्यो सुँगुर पक्रेर तर जाती पार्नु सकेन विचरा त्यो सुँगुर पनि मऱ्यो झन्डै भेटनेरी पनि त्यो त्यो दिन एक्सिडेन्ट भएर झन्डै मऱ्यो